भारतको शिक्षा प्रणाली अरू देशको सट्टामा भिन्नै छ अरू देशमा शिक्षाको लागि जो जो चिजको लागि पढ्नुपर्छ त्यही चिज मात्रै पढ्छन् र यहाँनिर त्यो सब छैन र त्यो चिजको सुधारको लागि हामीले आफ्नो संस्कृति पढ्नुपर्छ संस्कृतिको लागि पढ्नुपर्छ अनि यसको सुधार गर्नलाई हाम्रो देशमा सबै स्कुलहरू सरकारी हुनुपर्छ प्राइभेट स्कुलहरू हुनुहुँदैन सरकारी स्कुल सबै भयो भने सबै धनी गरिब सबैका नानीहरू यही स्कुलमा पढ्छन् र सबैको कसैमा भेदभाव हुँदैन र जो हामीले संस्कृतिमा आफ्नो वेशभूषा जातिय वेशभूषाहरू पहिरनहरू स सबै भुलिँदै गएछौँ र यसलाई दुबारा ल्याउनुपर्छ